मैले आफ्नो जीवनशैलीमा युएफओ देखेको त छुइनँ अनि तर के भन्दछ भन्दाखेरि जब हामीले जुन इतिहासको पन्नाहरू हेर्दछौँ तब युएफओ छ भन्ने पुष्टि धेरैले नै गरेको छ अनि यसमा के छ भन्दाखेरि एलियन वा अन्य ग्रहहरूमा जीवन छ भन्ने अहिले अहिले खोज गरिएको छ किनभने अहिले हामीले हेऱ्यौँ भने जुनमा पनि पानी रहेछ अनि जब हामीले मार्समा हेर्छौँ त्यहाँ पनि हामीले जुन हाम्रो यो अक्सिजन हुन्छ हामीले त्यसको मात्रा पनि हामीले त्यो जग्गामा देखेको छौँ अनि पानी त्यहाँ पाइएको पनि पुष्टि गरिएको धेरै जो विज्ञान अब जो एस्ट्रोनमीमा स्पेसमा काम गर्ने मान्छेहरू हुन्छ उनीहरूले उनीहरूले यो मसिनहरूद्वारा जस्तै कि यो अहिले भयो इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन यिनीहरूले धेरै पु यिनीहरूले धेरै यस्तो टेक्निकल फिल्डमा काम गरिरहेको छ अनि मलाई लाग्दछ कि यो ग्रहहरूमा पनि जीवनको स्रोत हुनसक्छ किनभने यसमा सानो सानो जुन ब्याक्ट्रियाहरू छ तिनीहरू पनि यदि इफ उनीहरू बाँच्नुसक्यो भने पछि गएर अहिले न त धेरै बिस बिस मिलियन या त त्योभन्दा ज्यादा सालमा त्यहाँ लाइफको जुन जीवनको जुन उपस्थिति छ त्यो हुनसक्छ होला